हेलो हजुर हजुर हजुर सधैँ मै दुध छोडिदिन्छु त बहिनी होइन नि त्यो अहिले त दुधको क्वालिटी त्यस्तै हुन्छ हौ होइन जनवरीदेखि तपाईँको जुलाईसम्म अलिक मोटै हुन्छ कि अनि यो जुन चाहिँ बर्खा लाग्छ नि बर्खामा चाहिँ अब त्यस्तो पौष्टिक घाँसहरू पाउँदैन नि त गाई बस्तुले अन्त हौ त्यसरी अलि अलिकति क्वालिटी चाहिँ घट्छ हौ अँ त यसपाली झन् यसपाली ज्यादै पानी पर्यो कि अन्त त्यस्तो हामीले चारोहरू दिनु सकेन बर्खाले गर्दा हो अन्त हो त्यसरी त्यो गाईले पनि दुध त्यस्तो राम्रो दिनु सकिँदैन नि अब ज्यादा होइन दुई महिना चाहिँ पत्ला अलिअलि पत्ला पाउँछ कि अक्टोबरदेखि फेरि तपाईँको मोटै आइहाल्छ नि होइन नि अब हामी त अब हामी प्युर अब तल बस्तीबा ल्याउँछ सिधै हो रिम्बिक बस्तीबाट सिधै ल्याउँछ नि हामीले होइन अरूले थप्छन् होला कि बजारतिर आएर अब मेरो आँखाले भनेको अब मैले देखेको हो बजारमा आएपछि त्यहाँ अरू बेच्दैन बजारकोहरूले उनीहरूले चाहिँ दुध हाल्दोरहेछ त्यो अमुल अमुल गोल्ड हुन्छ नि त्यो हालिदिँदो रहेछ तर मलाई चाहिँ एकदमै त्यो चाहिँ एकदम पाप लाग्यो हौ म चाहिँ हालिदिँदिन त्यस्तो केही पनि बरू पत्लै दिन्छु हो राम्रो दिन्छु नि हजुर अहिले त त्यो बर्खाले गर्दा टेस्ट पनि त्यस्तो राम्रो आउँदैन नि हो अब एक महिना चाहिँ तपाईँले दुख गरिदिनुहोस् न ल अब अर्को अक्टोबर दसदेखि घाँस सुरु भइहाल्छ मोटो एकदमै राम्रो दुध आउँछ नि फेरि अब त म अब त नि दुइटा माउले ब्याउनु आँटेको छ कि तपाईँलाई फर्स्ट दुधै एकदमै दामी दिन्छु नि म हुन्छ हुन्छ ए अँ एकदम अँ राम्रो भयो दुई कति दुई केजी गर्दिनु ठिका हुन्छ हवस् हवस् हवस् हुन्छ हुन्छ